यो जग्गामा अरू ग्रामीण क्षेत्रमा स्थानीय कृषि उद्योगलाई समर्थन गर्न धेरैवटा व्यवसायहरूको बारेमा व्यवसायहरू गर्न सकिन्छ जस्तो कि कीटनाशक दबाईहरू भयो अनि पशु पशु पालन पशुपालनको लागि ति दबाईहरू भयो ती सबै गर्न सकिन्छ अनि यहाँनिर अरूहरू पनि छ जो बजारहरू खोल्नु सकिन्छ अनि यहाँ ब हप्तामा तिन खेप हाट लाग्छ बुधवार श बिहिवार अनि शनिवार र त्यसले गर्दा खेरि त्यो हाटमा हामीले सबैकुरो पाउन सकिन्छ गर्न सकिन्छ अनि त्यसमा हाम्रो यो जुन चाहिँ लोकल व्यवसायहरूलाई यसो उनीहरूको उन्नतिको लागि हामीले यहाँनिर बिहिवारे हाट लागेको छ र त्यस को लागि पनि हामीले धेरै यहाँनिर उब्जाउ गर्न सकिन्छ र त्यसले गर्दाखेरि यसमा धेरै हामीलाई फाइदा पनि हुनेछ